हेलो मलाई केही घरको लागि सामानहरू चाहिएको थियो फर्निचरहरू तपाईँहरूको तपाईँकोमा कस्तो कस्तो सामानहरू छ सोध्नुपऱ्यो भनेर नि ए हजुर मलाई चाहिँ त्यो फर्निचरमा टेबल सोफासेटहरू चाहिएको थियो तर सोफाहरू पनि आजकलको त राम्रो हुँदैन हौ प्राय अब लुगाले कभर गरेको भित्र राम्रो हुँदैन राम्रो काठहरू हुँदैन र अलिक राम्रो खालको अब हामीलाई चाहिँ अब किनिसकेपछि धेरै समयसम्म लास्टिङ होस् फेरि फेरि चेन्ज गरि नबस्नुपर्ने नपरोस् त्यस्तो खालको सामान चाहिँ चाहिएको र नि तपाईँले चाहिँ सकियो यो पुग्यो